मैले अनलाइन सपिङ गर्दा भएको जुन नराम्रो अनुभव भनेको चाहिँ मैले एकपल्ट एउटा एपबाट एडिडासको जुत्ता मगाएको थिएँ तर त्यो डेलिभर भएर आउँदाखेरि चाहिँ एबिबास भएको पाएँ यो चाहिँ मेरो जीवनको सबैभन्दा नराम्रो अनुभवको रूपमा म यसलाई लिन चाहन्छु